भारतको लोकप्रिय खेलहरूमा क्रिकेट ब्याडमिन्टन हकी धेरै छन् तर क्रिकेट चाहिँ लोकप्रिय हो अहिले फुटबल पनि हेर्ने गर्छन् धेरै रुचाउँछन् तर मलाई चाहिँ सबैभन्दा बेसी राम्रो चाहिँ फुटबल मनपर्छ अनि प्रसिद्ध कुद्नेमा चाहिँ मिल्का सिंह नै जानेको हो मैले चाहिँ पहिल्यैदेखिकै मिल्का सिंह जानेको हो